म आफ्नो जुन चाहिँ नेपाली भाषामा बनिएको जुन चाहिँ च्यानलहरू छ त्यसलाई धेरै नै हेर्छु सब्स्क्राइबहरू पनि गर्छु जस्तै इन्टरटेनमेन्ट परपोजको लागि फिसिङ इन इन्डिया भन्ने ए फिसिङ इन नेपाल भन्ने एउटा च्यानल छ त्यहाँनिर चाहिँ एकदम ट्रेडिसनल वेमा माछालाई पक्रेर त्यसलाई मज्जाले पकाइ पकाएको देखाइन्छ अनि सेर्पा सेर्पा च्यानल भन्ने छ त्यहाँनिर चाहिँ एकदम दुईजना दिदी बहिनी हुनुहुन्छ वहाँहरू चाहिँ जर्मनमा बस्नुहुन्छ अनि ट्रेडिसनल नेपालबाट ल्याएको सामानहरू आफ्नो जुन चाहिँ फोरेनमा पाउने खाद्य पदार्थहरू हुन्छ त्यसलाई चाहिँ आफ्नो ट्रेडिसनल नेपाली नेपालीअनुसार कसरी बनाउने आफ्नो ट्रेडिसनल वेमा कसरी बनाउने हामीले नर्मल खाना कसरी बनाउने बाहिरको जस्तो नबनाएर नेपाल नेपाली तरिकाले खाना बनाएर उहाँले खाने गर्नुहुन्छ अनि अझै एउटा पदम गरिमा इन्टरटेनमेन्ट जहाँ पदम एकदम मुख्य भूमिकामा खेल्नुभएको छ उहाँले चाहिँ मान्छेलाई कमेडीको लागि हाँस्नुको लागि बनाउनु हुन्छ अनि त्यसपछि अर्को हल्का टिरिक भन्ने एउटा युट्युब च्यानल छ त्यसमा पनि उहाँहरूले धेरैजसो हँसाउनुकै लागि मान्छेलाई हँसाउनुकै लागि च्यानल बनाउनुहुन्छ अनि त्यसरी नै अरू थुप्रै च्यानलहरू छ जस्तै इन्डियामा मेडिम्स भन्ने च्यानल म धेरै नै हेर्छु किनभने त्यसमा उसले मज्जाले खाएको हुन्छ खाना अनि मज्जा लाग्छ त्यो हेर्नु अनि ज्योति भ्लग हेर्छु म पुरन पोख्रेलको पनि धेरैवटा च्यानलहरू मैले सब्सक्राइब गरेर राखेको छु धेरैवटा हेर्छु पनि अनि आज इन्टरटेनमेन्टको परपोजको लागि मात्र नभएर म एजुकेसनको परपोजको लागि पनि कतिवटा च्यानलहरू हेर्छु सब्स्क्राइब गरेर पनि राखेको छु युपिएससी भ्लगहरूको लागि अझै नेट सेट एक्जाम्सको लागि म त्यसरी पनि हेर्ने गर्छु